कालिम्पोङ जिल्लमा चाहिँ जुन चाहिँ स्थानीय मिडिया आउटलेटहरू चाहिँ हो केटिभी भयो एउटा अर्को हिमालय दर्पण छ अन्त अरेको गोरुबथान डाउनहिल गोरुबथान भन्ने छ अनि अर्को कसरी सूचित गराउँछ भन्दाखेरि चाहिँ केटिभी चाहिँ एउटा टेलिभिजनमा आउँछ अनि जुन चाहिँ अब हिमालय दर्पण चाहिँ एउटा न्युजपेपर हो अनि अरेको जुन चाहिँ डाउनहिल गोरुबथान भन्ने चाहिँ एउटा फेसबुक पेज हो जहाँनिर चाहिँ धेरै समाचारहरू अब गोरुबथानकै धेरै समाचारहरू आउँछन् अनि स्थानीय समाचार भन्दाखेरि चाहिँ अब जुन चाहिँ गोरुबथानकै समाचारहरू मैले जस्तै अहिले भर्खर भनिसकेँ हो तिनीहरू त्यहीँबाट नै लिन्छु अनि जुन चाहिँ लोकल न्युजको बारेमा चाहिँ जानकारी कसरी अब हासिल गर्दाखेरि चाहिँ भन्दाखेरि अब त्यहीँनिर मान्छेहरू हुनुहुन्छ जसले चाहिँ यस क्षेत्रमा धेरै काम गरिरहेका छन् उहाँहरूले पनि हामीलाई इन्फर्म गर्छ अनि अर्को चाहिँ अब मिडियामा जुन चाहिँ ध्यान दिनुपर्ने कुरा भन्दाखेरि चाहिँ मलाई लाग्छ कि हाम्रो जुन चाहिँ न्युजहरूमा चाहिँ जुन चाहिँ फेसबुकमा न त जुनै पनि एउटा न्युजमा जुन चाहिँ भिडियोहरू जान्छ हो त्यसमा चाहिँ न्युजभन्दा चाहिँ बेसी चाहिँ एड्भर्टाइज्मेन्ट आउँछ होइन त्यो एड्भर्टाइज्मेन्टलाई चाहिँ अलिकति कम्ती गरेर बरु न्युजलाई अलिकति बेसी दियो भने चाहिँ यो कुरोहरूमा चाहिँ ध्यान दिनु पर्ने जस्तो लाग्छ मलाई